अब पहिला चाहिँ है मलाई अब खाना पकाउनु चाहिँ एकदमै जरुरी थियो किनभने हामी तिनजना दिदी बहिनी थियौँ है अब तिनजना दिदी बहिनीमा चाहिँ अब सबैभन्दा ठुलो चाहिँ म थिएँ र आमालाई हात बटाउनकै लागि पनि मलाई सिक्नु एकदमै जरुरी थियो अनि आमाले पनि मलाई धेरै नै हेल्प गरेर मलाई धेरै कुराहरू सिकाउनु भयो यसरी पकाउनु पर्छ यस्तो गर्नु पर्छ उस्तो गर्नु पर्छ भनेर सिकाउनु भयो अनि मलाई अहिले अब बिहा गरेर आएर मलाई खाना पिनाको लागि चाहिँ अब त्यस्तो प्रबलम भएन मैले सिकेरै आएको थिएँ है अनि मलाई अब खाना पिनामा अब एकदमै नयाँ नयाँ अब चिजहरू बनाउने एकदमै इच्छा लाग्छ है नयाँ नयाँ डिसहरू बनाउन एकदमै इच्छा लाग्छ अनि अहिले त अब युट्युबहरू है युट्युब च्यानलहरू छ त्यही त्यसबाट पनि धेरै नै अब कुरोहरू सिकिन्छ कसरी पकाउनु के गर्नु भनेर है अनि मलाई चाहिँ एकदमै अब युट्युबबाट नयाँ नयाँ चिजहरू हेरेर पकाएर चाहिँ अब म मेरो फेमिलीहरूलाई खुवाउँछु अब दसैँ दसैँ तिहार भयो दसैँ तिहार भयो मतलब त्यति मात्रै नभएर अब म अरू बेला पनि मेरो परिवारलाई चाहिँ एकदमै राम्रो राम्रो चिजहरू बनाएर खुवाउँछु अनि घरको परिवारमा पनि एकदमै खुसी हुन्छ त्यो कुराले चाहिँ अनि घरको परिवार खुसी हुँदा चाहिँ अब मलाई पनि धेरै नै खुसी लाग्छ अब आफूले सिकेर पकाएर दिँदा अरूले पनि अब खाएर मन पराइदिँदा धेरै नै अब मलाई खुसी लाग्छ त्यही कारण मलाई अब खाना पिना बनाउनुमा चाहिँ एकदमै म चाहिँ एकदमै सोकिन् छु मलाई एकदमै मनपर्छ